हलो ए तपाईँ यो मोहित सपबाट बोल्नुभएको हो ए सुन्नुहोस् न बहिनी म त अब हुनु त तपाईँले त चिन्नु त हुँदैन होला म तपाईँको पुरानै कस्टमर हो है अनि त तपाईँको अहिले ऊ यो दोकानमा चाहिँ माछा त अभेइलेबल होला है यो तपाईँको यो रुई कातुलहरू भन्ने पाइन्छ त्यहाँ दुइटै दुइटै छ है अनि त त्यो इलिस माछाहरू त्यो इलिस माछा हैन बहिनी त्यो त्यस्तो खालको चाहिएको हैन कि मलाई नर्मली त्यो रुई हो बाटा अनि त त्यस्तो चाहिएको हो अनि त यस्तो हो कुरा चाहिँ मेरो त्यो अलिकति घरमा चाहिँ गेटटुगेदर जस्तो पार्टी छ कि अनि त म चाहिँ अब तपाईँको दोकानमा आउनु पनि भ्याउदिनँ हो अनि त त्यो मलाई चाहिँ होम डिलिभरी हुन्छ कि हुँदैन सबै काटकुट के के पारेर अनि त तपाईँलाई त्यहीको लागि चाहिँ मैले फोन गरेको थिएँ हुन्छ कि हुँदैन यसो तपाईँले अनि त बैनी यस्तो हुन्छ नि त अब मैले यहाँ घरमा कसरी चाहिँ काटकुट पार्नु यसो तप् बरु म एकदुई पैसा बेसी नै दिएर चाहिँ तपाईँको त्यो दोकानमा काम गर्नेहरूलाई यसो भनेर तपाईँले मिलाइदिनु भयो भने चाहिँ राम्रो हुनेथियो हो अनि त त्यसो हुन्छ भने चाहिँ अब किनभने मेरो अरू थोकको काम पनि छ गर्नु पर्ने हो त्यही भएर चाहिँ अलिक भ्याउदिनँ भनेर चाहिँ तपाईँलाई मैले यति निवेदन गरेको हो नि हैन त्यो राउन्ड सेपमा राम्रो हुन्छ नि राउन्ड सेपमा राउन्ड सेपमा त्यस्तो सानो पनि हैन त्यो राउन्ड सेपमा जस् जत्रो हुन्छ हैन त्यो राउन्ड सेपमा भयो भने भइहाल्छ त्यो सानो त्यो बिचमा त्यो काटेर हैन बुझ्नुभयो अनि त तपाईँको दोकानमा यो को के कसरी रेट छ हौ अनि त माछाको

ए हजुर हजुर है मलाई चाहिँ त्यो अहिले तपाईँले भन्नुभएको तिनै थरिको माछा चाहिँ नि पाँच पाँच किलो ल्याइदिनु भन्नु नि तपाईँको दोकानमा काम गर्ने भाइहरूलाई म बरु अलिकति उनीहरूलाई चा हैन अब तपाईँले त्यो पसिबल गराइदिनुहोस् न तपाईँ त्यो दोकानको माल्किन भएपछि तपाईँको बात त खान्छ नि हुन्छ अब इन्फर्म गर्नुहोस् ल हुन्छ धन्यवाद हुन्छ